बुढाबुढी मान्छे विचरा केही गर्नसक्दैन के गरोस् गोलीहरू खेल्नसक्दैन कुद्नुसक्दैन दिनभरि भेला हुन्छ बुढापाकाहरू त्यहाँदेखि तास खेल्छ दिनभरि त्यही हो